हजुर मेरो परिवारको कुरा भन्दाखेरि चाहिँ मेरो परिवारमा चाहिँ हामी पाँचजना छन् म मेरो भाइ अनि मेरो दिदी हुनुहुन्छ अनि मेरो मम्मी हुनुहुन्छ अनि बाबा हुनुहुन्छ अनि मेरो एउटा मामा पनि हुनुहुन्छ अनि हामी सबैजना एकै ठाउँमा बस्छौँ अनि अनि म मेरो परिवारलाई परिवारसँग नै म यहाँ ठाउँमा बसिराखेको छु अनि धेरै दिन बादमा मैले यस ठाउँमा बसेको पहिला स्कुल पढ्दाखेरि त म तल घरमा बस्थेँ अनि बादमा त म फेरि पनि यस ठाउँमा स्कुल पढ्नको निम्ति आउँदाखेरि चाहिँ फेरि माथि नै हामी सिफ्ट भएका थियौँ एकदम मलाई राम्रो लाग्छ मेरो परिवारमा मेरो आफ्नो मेरो मम्मीको दोकान छ अनि मम्मीले दोकान चलाउने गर्छ अनि हाम्रो बाबा छ बाबाले पनि आफ्नो दोकान गर्ने गरिराखेका छ यी दिनहरूमा अनि मेरो भाइ चाहिँ मेरो भाइ चाहिँ स्कुल पढ्छ अनि अहिले स्कुल पढिरहेका छ सेन्ट रोबर्ट्स स्कुल पढ्छ अनि क्लास टेनमा गइराहेका छ अनि मेरो दिदी चाहिँ मेरो दिदी चाहिँ अब बिहा हुनु भयो हुनु भयो अनि उहाँ चाहिँ बाहिर जानको लागि एकदमै कोसिस गरिरहेका छ बाहिरको फर्दर आउटको लागि केहीको पैसा कमाउनुको निम्ति उहाँले सोच्दाखेरि चाहिँ उहाँ बाहिर जानु सोचिरहेको छ त्यही कारणले यसरी नै मेरो फेमिलीलाई म राख्छु मेरो फेमिलीलाई अझै मेरो फेमिलीलाई मेरो धेरैवटा मेरो फेमिली टाढ टाढामा छन् मेरो आफ्नो कजन्सहरू अनि मेरो बढीहरू हुनुहुन्छ मेरो बढी बढाहरू हुनुहुन्छ तिनीहरूले आफ्नै कामहरू गरिरहेका छन् अनि हाम्रो दाजुहरू हुनुहुन्छ आफन्त दाजुहरू कता कता छ टाढो टाढोमा छन् कोही बाहिर देशमा छ कोही इजराइलमा हुनुहुन्छ कोही दुबईमा हुनुहुन्छ सबै आफ्नो आफ्नो काममा व्यस व्यवस्थामा बिजी हुनुहुन्छ है अनि म नि म दोस्रो कुरा चाहिँ के भन्दा मेरो साथीभाइहरू चाहिँ एकदमै सानोदेखि नै थियो म जब स्कुल पढ्थेँ केजी वानमा पढ्थेँ त्यस टाइमदेखिको मेरो साथीहरू छ त्यस टाइममा मेरो साथी एउटा अनुस अनुस भन्ने एउटा साथी थियो अनि त्यस साथीसँग नै म समय प्राय जस्तो समय बिताउने गर्थे सानो अनि फेरि पनि म बढ्दै जाँदाखेरि मेरो पनि फा फाइभ क्लास फाइभमा मेरो एउटा साथी बन्यो अनि त्यसको नाम चाहिँ सुदर्शन थियो अनि त्यससँग मैले एकदमै समय बिताउने गर्थे क्लास टेनसमन हामी सँगै पढ्यौ सँगै खेल्यौ सँगै हुर्क्यौ सँगै बदमास गर्यौ सँगै एकदमै असल असल कामहरू पनि हामीले गर्यौ अनि त्यसरी नै हामीले समयहरू बितायौँ मेरो साथीभाइहरूसँग अनि मेरो साथीभाइहरू अहिले पनि छन् अहिले मेरो एकदमै अब यस्तो हुँदोरहेछ कि एउटा जेनरेसन जेनरेसनमा अब जमाना जमानामा साथीभाइहरू चेन्ज हुँदै हुँदै जाँदो रहेछ तर मेरो अहिलेको साथीहरू अर्कै हुनुहुन्छ मेरो एकदमै फेलोसिपको साथीभाइहरू हुनुहुन्छ अनि अहिले चाहिँ एकदम मेरो रूपेस साथी हुनुहुन्छ अनि उहाँसग नै म एकदमै बात गर्ने गर्छु यी दिनहरूको एकदमै समयहरू एकदम व्यतित गर्ने गर्छु है अनि त्यसरी नै म साथीहरूसँग मेरो साथीहरू एकदम टाढा नजिकको छन् कोही रिसी हाटमा छन् कोही सालोतिर छन् कोही बिजनबारीतिर छन् कोही कता कता मेरो साथीहरू एकदमै टाढा नजिकतिर छन् अहिले चाहिँ मेरो नजीकमा हुने चाहिँ रुपेस हुनुहुन्छ अनि अनिसहरू हुनुहुन्छ विधानहरू हुनुहुन्छ तिनीहरूलाई न अहिलेको मेरो नजिकको साथीहरू चाहिँ तिनीहरू नै छन् है त्यसरी नै मैले मेरो परिवारलाई साथमा राखिकिन अनि मेरो मेरो साथीहरू पनि मेरो साथमै हुनुहुन्छ अनि तिनीहरूसँग नि म एकदमै आनन्दित लाग्छ तिनीहरूसँग जब म हुन्छु एकदमै समय बिताउँछु त्यस टाइममा मलाई एकदमै राम्रो लाग्छ अनि म त्यति नै भन्न चाहन्छु साथीहरूको अनि बारेमा अनि परिवारको बारेमा